बिजुलीको विषयमा भन्नु पर्दाखेरि जुन चाहिँ पहिला यो बल्ब पहिला चलाउने गर्थ्यो यसको टेन वाट अनि फोर्टी वाट अनि सिक्स्टी वाटको जुन चै बल्बहरू थियो त्यो त्यो चाहिँ एकदमै एकदम अहिले पछाडि चाहिँ त्यो एकदमै कम्ती चलाउँछ मान्छेले किन भन्दाखेरि त्योभन्दा राम्रो चाहिँ अहिले यो एलइडी बल्ब जुन चाहिँ आ आएको छ यो एलइडी बल्बले चाहिँ एकदमै उज्यालो पनि धेरै अनि त्यो अर्को मिटर पनि एकदमै यसले कम्ती घुमाउँछ मिटर कम्ति उठ्योपछि देखिलाई यसको जुन चाहिँ चार्ज छ त्यो एकदमै कम्ती र त्यो एकदमै राम्रो छ त्यो दोकानबाट लिएर आउँदाखेरि यसको वारेन्टी हुन्छ कसैको दुई वर्ष कसैको एक वर्ष त्यसरी वारेन्टी हुन्छ त्यो वारेन्टीभित्रमा त्यहाँनिर बिग्रियो अथवा बलेन भनेदेखि दोकानमा पुर्यायो भने त्यो अर्को साटेर अर्को पनि दिनु हुन्छ त्यस कारणले गर्दाखेरि चाहिँ यसको उज्यालोको कारणले गर्दा कति बाजे बोज्यूहरूले राम्रोसँगको आँखा देख्दैन भने उहाँरूले पनि देख्न सक्नुहुन्छ यो उज्यालोको कारणले गर्दाखेरि एकदमै राम्रो छ त्यो त्यस कारणले गर्दाखेरि चाहिँ त्यो हामीलाई चाहिँ त्यो एलइडी बल्ब चाहिँ एकदमै राम्रो लाग्छ र म साथीहरू सबैजनालाई एलइडी बल्बलाई प्रयोग गर्नु भनेर म साथीहरूसँग त्यो सल्लाह दिने गर्छु